हाम्रा गाउँ घरमा ओजन घटाउनुको लागि बिहान उठेर हामी व्यायाम गर्छौँ एक्सर्साइज गर्छौँ र कोही फुट बल खेल्छ कसैले कसैले कसैले बिहान रनिङहरू जान्छ कसै नानीहरू बिहान फुट बल खेल्छ अनि कसैले यस्तो निम्बु पानी जुसहरू बनाएर पनि खान्छन् हामी ओजन घटाउनका लागि अनि कतिले बिहान उठेर बिहान उठ्ने साथ व्यायाम गर्ने साथ त्यहाँबाट रनिङ गरी रनिङ गर्छन् रनिङ गरेर आए पछि उनीहरूले एक्सर्साइज फेरि एक्सर्साइज व्यायामहरू गर्ने गर्छन् त्यसको लागि ओजन घटाउनका लागि हामीले धेरै उपायहरू छ त्यसलाई हामी उपायहरू उपायहरू गर्छौँ